दार्जिलिङ जिल्लाको हावा पानी कस्तो छ भने त्यहाँ जाडोमा पनि दार्जिलिङ जाडो हुन्छ र गरममा पनि गरम नै हुन्छ एकदमै र दार्जिलिङ जिल्लाको दार्जिलिङ भन्ने ठाउँमा चाहिँ सधैँ नै जाडो नै रहेको हुँदछ र दिउँसो अलिक गरम भए तापनि बेलुकीपख भने जाडो नै भएको हुन्छ र शीतकालको समयमा त अझ जाडो हुन्छ र यो जुन वर्षको समयमा त्यहाँका मानिसहरूले धेरै प्रकारको दुःखहरूको सामना गर्नु पर्छ जस्तै कि त्यहाँ पहिरोहरू जाने डर बाटोहरू भत्किने यस्ता कुराहरू भएको देखिन्छ र दार्जिलिङ जिल्लाको जिल्लाको सिलिगुडी जग्गातिर पनि वर्षाको टाइममा त डुबाउहरू हुने पानीहरूको समस्याहरू धेरै हुँदछ